म संसारको त्यस्तो जग्गा घुम्ने पाएँ भने चाहिँ म नेपाल जान्छु किनभने नेपालमा चाहिँ मलाई यति मनपर्छ डाँडाकाँडाहरू सहर बजार त अब त्यो के अब त्यस्तै है मान्छेहरू हिँड्ने याङ याङ गर्छ गाडीघोडाहरू त्यस्तै तर मलाई चाहिँ अब यति मनपर्छ नेपालको त्यो मैदानहरू त्यो तोरी फुलेकोहरू त्यहाँ डाँडा काँडा खोलाहरू यत्ति दामी मलाई त्यो त्यस्तो मनपर्छ है म एउटा अब दार्जिलिङमा नै बस्छु तर पनि मलाई पाहाड इलाका नै मनपर्छ किनभने त्यो म धेरै वर्ष अगाडि त्यो कलकत्तामा सात आठ वर्ष बसेको को कारणले गर्दा मलाई त्यो उयो चाहिँ मनपर्दैन इनफेक्ट मलाई डाँडा काँडा यत्ति मनपर्छ म चाहिँ प्रथम कुरो नेपाल जाने चाहिँ मेरो ठुलो इच्छा छ नेपालै जान्छु म यदि घुम्ने जग्गा छ भने त्यहाँ नेपालको त्यो भेलीहरू हुन्छ नि त्यस्तो जग्गारू चाहिँ मलाई एकदमै मनपर्छ त्यस्तै हो अब है अरू जग्गा त अब सिटीहरू त हो अब त्यो भविष्यमा अब हामीलाई त्यो अब बाहिर जानु त अब हाम्रो सीमा बाहिरकै कुरा हो तर अब घुम्ने जग्गाभन्दा चाहिँ अब मलाई नेपाल नै राम्रो लाग्छ नेपालको के भन्छ अरे त्यो त्यो उहिले भन्थे नि त्यो मकैहरू पिस्ने जग्गा के केहरू ओखलीहरूतिर पिसेकोहरू धानहरू मकैहरू सुकाइराखेकोहरू त्यो आगोहरू फुकेकोहरू त्यस्तो चाहिँ मलाई एकदमै मनपर्छ त्यस्तो है अन्त त्यो के अरे एउटा तोरीहरू फुलिरहेको पहेँलै हावाहरू चलिरहेको हावाहरू सिरिरिरी चलिरहेको त्यहाँको वातावरणै यत्ति दामी हुन्छ वातावरणै यस्तो दामी हुन्छ है त्यही कारण मलाई चाहिँ अब सहर बजारभन्दा चाहिँ मलाई चाहिँ त्यस्तो नेपालको गाउँहरू नै मनपर्छ त्यहाँको कस्तो भन्नु अब त्यहाँको वातावरणै यति स्वच्छ बिहान उठ्दाखेरि अब हावा चलिरहेको है स्वच्छ हावा आएको कत्ति दामी हुन्छ त्यहाँको त्यहाँको वातावरण अब प्लेन साइडमा त उठ बिहान उठ गरमले पसिना आइरहेको मच्छर हिँडिरहेको कुदी टोकिरहेको त्यो अटोहरू हिँडिरहेको कस्तो अब त्यहाँको वातावरण नै अब राम्रो हुँदैन तर अब हाम्रो पाहाडी इलाकाको नेपालहरूको कत्ति स्वच्छ चाहिँ अब यत्ति दामी चाहिँ हुन्छ है त्यहाँ त्यही कारण अब लाइफमा मलाई घुम्नु जानुपर्यो भने चाहिँ म नेपालै चुज गर्छु त्यही कारण मलाई त्यहाँको वातावरणै मनपर्छ अब भविष्यमा जानुपर्यो भने अब नेपालदेखिको अरू जग्गा पनि छ त्यस्तो त्यस्तो जग्गाहरू तर म चाहिँ प्लेन साइड चाहिँ म घुम्दिनँ मलाई चाहिँ त्यस्तो उयोहरू नै बेस्ट लाग्छ त्यता नै जान्छु म